तपाईँ चाहिँ गृहणी हुनुहुँदो रहेछ है हाउस वाइफ हाउस वाइफ भएर तपाईँको घरको काम साथसाथै तपाईँ केही आर्जन गर्नुको लागि अरू कामहरू पनि गर्नुहुन्छ घरमै बसेर हामीसँग साझा गरिदिनु होस् न अरूभन्दा पनि म घरमा बसेर घरको काम गर्छु खाना पकाउँछु मेरो छोराहरू मेरो नातानातिनी स्कुल जान्छन् छोरा पनि काममा जाने गर्छ उहाँहरूलाई म खानेकुराहरू पकाउँछु उहाँहरूलाई पठाउँछु त्यहाँदेखि उनीहरूलाई खुवाइपी गरेर टिफिनहरू पठाउने गर्छु त्यहाँदेखि चाहिँ म पूजापाठको सुरु गर्छु पूजापाठदेखि त्यहाँदेखि चाहिँ पछाडि म के गर्छु भने घरको कामधन्दा सकेर सकेर आफ्नो बाहिरको काम जस्तो म अब बारीमा हुन्छ सागसब्जी लगाउने सागसब्जी लगाउने फुलबारीहरू स्याहार्ने गोडगाड अन्त अरू के केहरू कामहरू बारीमा मलाई जुन फाइदा हुन्छ फुलबारीबाट त्यो फाइदाको लागि चाहिँ म मलाई एक दुई पैसा हुन्छ भन्ने मेरो आशा राख्दै म फुलहरू पनि रोप्छु नर्सरीहरूमा पनि अलिअलि फुलहरू लगाउने गर्छु त्यहाँदेखि उप्रान्त म मेरो घरमा परिवारलाई जति पनि खुसी राख्न चाहन्छु खानापिना खुवाएर पठाउने गर्छु अन्तमा मेरो अरू कामधन्दा एउटा विशेष गरी चाहिँ मेरो केही छैन घरको काम सकेर त्यही बगैँचा फुलबारीमा नै म कोसिस गर्छु